हेलो तपाईँ खलासी भाइ बोल्नुभएको हो सुन्नुहोस् न तपाईँ कहाँ आउँदै हुनुहुन्छ मैले तपाईँको गाडी बुक गरेको थिएँ मैले काउन्टरबाट तपाईँको नम्बर लिएको थिएँ होइन मलाई सिलगढी जानु छ म यहाँ सिन्देबुङ फाटकबाट सविता सेवा बोलेको अनि मेरो वहाँ एमर्जेन्सी मिटिङ छ सिलगढीमा म एघार बजी पुग्नै पर्छ जसरी पनि त्यसले गर्दा तपाईँ कहाँ आउँदै हुनुहुन्छ र कन्फर्म गर्नुहोस् त मलाई म तपाईँलाई एकछिनमा कल गर्छु किनभने अब यहाँबाट म आठ बजी हिँड्नै पर्छ आठ बजी हिँडिनँ भने म पुग्दिनँ वहाँ सायद म एघार बजी पुग्ने सम्भावना हुँदैन म पुग्नु सक्दिनँ मेरो त एमेर्जेन्सी मिटिङ छ त्यसले गर्दा एघार बजी पुग्नै पर्छ तपाईँले कन्फर्म गर्नुहोस् म एकछिन पछाडि फेरि तपाईँलाई कल गर्छु नि ल